मलाई थाहा भएको सरकारी योजनाहरू एउटा मिड डे मिल भयो नानीहरूको जुन खाना पकाउने खानाहरू पकाउने हामी नानीहरूलाई खाना पकाउने एउटा योजना छ अर्को हन्ड्रेड डेजको कामको छ र यसरी हन्ड्रेड डेजको काम गर्दा धेरै लाभ प्रफिटहरू पनि छ उनीहरूको खातामा पैसा पस्छ महिनामा हप्तामा पस्छ र यो टाइपले हामी गर्न सकिन्छ हन्ड्रेड डेजको कामहरू गर्न सक्छ